हामीलाई चाहिँ अब आफ्नो नानीहरूलाई चाहिँ अब नेपाली भाषा नेपाली भाषा जान्नु चाहिँ बहुतै जरुरी छ कारण अब अहिलेको नानीहरू अब अङ्ग्रेजी माध्यम स्कुलमा पढेको हुन्छ नेपाली भाषा अब त्यति ध्यान दिँदैन तर उनीहरूलाई नेपाली भाषा आफ्नो मातृभाषा मातृभाषामा चाहिँ जान्नु मातृभाषाबाट सिक्नु हो यो चाहिँ जरुरी एकदमै जरुरी आवश्यक छ मातृभाषा चाहिँ अब आफ्नो मातृभाषा चाहिँ आमाको भाषा त्यसलाई चाहिँ हामीले चाहिँ हाम्रो नानीहरूलाई चाहिँ अब नानीहरूले एकदमै राम्रोसँगले यो हाम्रो मातृभाषालाई पढेर हाम्रो राम्रो राम्रो हाम्रो नेपालीको संस्कृति हो यिनीहरू त्यो कुराहरूलाई चाहिँ हामीले नानीहरूले मातृभाषा जानेको छ भने चागिँ त्यही हिसाबले लेख्न सक्छन् आफ्नो कल्चरलाई अगाडि बडाउनु सक्छन्